सबैले जानेको सुनेको बट कम्पनी हो त्यही कम्पनीबाट हो त्यही कम्पनीको मैले इयरफोन किनेको थिएँ आठ सयमा र ल्याउनुको दुई दिन बाद त्यसको देब्रेपट्टिको इयरबड काम लाग्नु छोड्यो र मलाई धेरै नै रिस उठ्यो यत्रो रा यस्तो राम्रो कम्पनी र यस्तो खराब प्रडक्ट बेच्दैछ र मलाई त्यसमा एकदमै खुसी लागेन र अबदेखि अलिकति यो कम्पनीले अलिकति मिहिनेत गरेर अलिक राम्रो प्रडक्टहरू बनाउने म म भन्न चाहन्छु है भन्न चाहन्छु